हाम्रो पश्चिम बङ्गालमा चाहिँ यस्तो घुम्ने जगा यो खेल्ने जगा स्टेडियमहरू राम्रो राम्रो छैन छ भनेको त्यो एक दुइवटा ग्राउन्ड छ अब त्यो ग्राउन्ड हाम्रो पनि स्टेडियम ग्राउन्डको बद्ली स्टेडियमहरू भएको भए हामीलाई यहाँ खेल्नु टाडो टाडो खेल्नु अलिकति हामी सक्थ्यो होला अहिले यहाँ हाम्रो स्टेडियमहरू छैन खालि छ भनेको त्यो एउटा सान्सानो ग्राउन्ड छ कोही कोही जगातिर हाम्रो यता होलीहरू पनि रुलहरू पनि छैन होइन छ तर एक दुई जगा मात्र छ त्यहाँ हामी यता पार्कहरू पनि छ तर पार्कहरू एक दुइवटा छ पार्कहरूमा गए पछि त्यहाँ ठुलो मान्छे कोही कोही मान्छेहरूले बियरको बोतल रक्सीहरू खाईकन सब बोतलहरू त्यहाँ फ्याँकिदिइरहेको हुन्छ अनि त्यस्तोमा जानु पनि त्यसरी पल्युसन नै पल्युसन त्यहाँ कता कता के के गरिरहेको हुन्छ खराब खर त्यहाँ सब यता पार्कहरू चाहिँ राम्रो छैन हाम्रो वेस्ट पश्चिम बङ्गालमा अनि हाम्रो यतातिर स्टेडियमहरू पनि राम्रो राम्रो छैन स्टेडियम राम्रो भए पनि हामी पनि नेसनल खेल्नु कता कता खेल्नु हामीले पनि राम्ररी पाउँथ्यो होला यता एक दुइवटा ग्राउन्ड छ टिम भने पाँच छवटा हुन्छ कोही भली बल खेल्छ कोही फुट बल होइन कोही क्रिकेट खेल्ने भन्छ एउटा ग्राउन्डले त हामीलाई पुग्दैन त्यो नै हामी सिजन सिजनमा खेल्छौँ त्यहाँदेखि हामी टक्कै खेल्यो पछि हामी कोही कोहीखेर होलतीहरू पनि एक दुइवटा मात्र छ मान्छे थुप्रो हुन्छ कोही बेला टिकट पाउँदैन कोही बेला के हुँदैन त्यो लागि होलीहरू पनि कुनै यहाँ राम्रो छैन त्यतिमा धन्यवाद